हेलो भाइ तपाईँहरूको रेस्दुरेन्ट खुल्ला छ ए मलाई खा खाना ए म कुमुदिनी एरियाबाट बोलेको कि अन्त होम डेलिभेरी हुन्छ भने खाना तपाईँहरूको रेस्टुरेन्टबाट होम डेलिभेरी हुन्छ भने चाहिँ म मगाउनु पऱ्यो भनेर नि अर्डर गर्नु पऱ्यो भनेर